अँ भन कहाँ छौ ए जाऔँ न त अनि त कति खेर जाने ए अनि त आज चाहिँ किन नजाने म आज फ्री छु त सन्डे पनि हो बेलुकातिर जाऔँ न ल के के खाने मन लागेको छ कोल्डड्रिङ्कहरू अनि त केएफसी चिकन नखाने ए साँच्चै तिमीले त छोडेको पो छौ त नि माछामासु खानु ल भेजै खाउँला नि त ल अन्डा चल्छ अन्डा ए भइहाल्छ त तिमी अन्डा फ्राइड राइस अन्डा चाउमिन खाँदा भइहाल्छ बेलुका निस्किऔँ न त बेलुका पाँच बजेतिर निस्किऔँ न ल अलिक शीतल पनि हुन्छ मजाको लुगा लगाएर आऊ ल अँ त्यो तल नयाँ खोलेको थियो एउटा ब्रदर्स रेस्टुरेन्ट कि त्यहाँ जानुपर्छ नि अलिक चिटिक्कै परेर आऊ न ल त्यो अस्तिको त्यो ड्रेस लगाएको थियौ तिमीलाई मैले त्यो बिहामा भेटेको थिएँ नि त्यो ड्रेसमा तिमीलाई राम्री देखिइराखेको थियो कि त्यही लगाएर आऊ न

ल बेलुका फोन गर न ए ल ल है बेलुका एकैचोटि सबै गरौँला नि ओके ल ल म गाडीमा ल ल ल म गाडी पुछपाछ गरेर चिटिक्कै पारेर राख्छु नि तिमी पनि चिटिक्कै भएर आऊ न ल ल अब पाँच बजे गयो भने एक डेढ घन्टा बसेर आऊँ न

ए अहिले त्यसै बसिराखेको थिएँ घाम लागिरहेको छ अनि त शीतलमा बसिरहेको छु अँ भयो मजाकै भयो म्यागी खाएँ अलिकति हाँ खै आज कतै जानु छैन अब फोन आयो भने मो गइहाल्छु र अब जान्नँ अब तिमीलाई तिमीसँग भेट हुनेरहेछ के गाडीभाडा गरिराखेको बित्थामा ल ल ल